भारतको फेसनबारे म के सोच्छु भने अब भारतको कतिवटा राज्यमा छोटो छोटो लुगा लगाउँछ र कतिवटा राज्यमा छोटो छोटो लुगा लाइँदैन तर अब हाम्रो दार्जिलिङमा चाहिँ त्यस्तो लाइँदैन किनभने हाम्रो दार्जिलिङमा वेदर पनि वेदरले पनि हो संस्कारले पनि हो हाम्रो दार्जिलिङमा छोटो लुगा लाउँदैन किनभने यहाँ त अब जाडो भइबस्छ दार्जिलिङमा तर अब दिल्लीमा चाहिँ गरमले पनि लाउँछ छोटो छोटो तर उनीहरूले धेरै छोटो लाउँछ अङ्ग प्रदर्शन गर्दै लाउँछ र अङ्ग प्रदर्शन गर्दै लाउँछ र यता चाहिँ हामीले त्यस्तो लाउदैनौँ अन्त उता र यो हाम्रो भारतलाई चाहिँ अब स्लिपहरू लगाउँछ उयोसमा कतिवटा राज्यमा कतिवटा राज्यमा फेरि राम्रै अब कतिवटा राज्यमा त कुर्ता र पाइजामा मात्रै लाउँछन् साडीहरू लाउँछन् अङ्गहरू देखाउँदैनन् अब त्यता बाइ अझै कतिवटा राज्यमा त्यस्तो देखाए देखाउँदै हिँड्छन् बजारहरू जाँदा पनि र मुम्बईमा मुम्बई दिल्लीतिर कति छोटो छोटो लाउँछन् तर अबो यता लाउँदैन हामी अन्त हाम्रो भारतलाई चाहिँ उता बाहिर देशकोहरूले चाहिँ फेसनले चाहिँ हाम्रो भारतले सिकेका छन् हाम्रो भारतले चाहिँ उता बाहिरको धेरैवटा फेसनहरू देखेर यता पनि हाम्रो भारतले त्यही सिकेका छन् छोटो छोटो लगाएर फिलादेखि माथि घुँडादेखि माथि लगाएर फिलाहरू देखाएर स्लिपहरू लगाएर आफ्नो अङ्गहरू नछोपेर त्यसको बदला अङ्गहरू देखाउँदै हिँडेका छन् अब छोटो छोटो लुगा लगाएर र बाहिरको देशतिर त अब त्यता गरम हुन्छ र उनीहरूले लाउँछ तर पनि उनीहरूले धेरै छोटो लाउँछ र यता पनि त्यस्तै भएका छन् यता पनि धेरै छोटो लाउँछन् मलाई मलाई कस्तो प्रकारको लुगा लाउन मन पर्छ भने मलाई अब कुर्ता पाइजामाहरू लाउन मनपर्छ अब अङ्गहरू नदेखाई हुनु त अब यो दार्जिलिङमा गरम गरम हुँदैन जाडो छ वेदरले गर्दा पनि र त्यसैले मलाई अब के सेफ हो भने चाहिँ अब हामी यता कुर्ता पाइजामाहरू छोटो छोटो लगाएको छैनौँ लामो लामो लगाएको छौँ भने हामीलाई तातो पनि हुन्छ र मलाई चाहिँ लामो लुगा नै मनपर्छ अनि म कहाँबाट कहाँबाट किन्छु भने चाहिँ अब म त दार्जिलिङकै हो म दार्जिलिङकै एरियामा किन्छु लुगा